हेलो हेलो ए हजुर भन्नुहोस् न ट्रेडिसनल ड्रेस

होइन यो डिस्प्लेमा भएको जुन चाहिँ छ त्यो तपाईँले जुन चाहिँ अनलाइन पठाउनु भयो डिस्प्ले त्यो सेलकै लागि हो कि आ तपाईँलाई कुन चाहिँ चाहिएको छ अब यहाँनिर त धेरैवटा जात छ होइन अनि धेरैवटा ट्रेडिसन ए हजुर हजुर तपाईँलाई मेल चाहिएको कि फिमेल चाहिएको मेल फिमेल छ नि त फिमेलको अब तामाङमा चाहिँ लेप्चा चाहिँ मेल ए हजुर सलिड तपाईँको यो अँट्याएर अब जस्तो ड्रेसमा तपाईँको अब अस्कोट छ बाहिरबाट होइन लेप्चाहरूको त्यो लाप्चे अस्कोट छ त्यहाँदेखि भित्रबाट हन्जु जस्तो हुन्छ अनि ट्राउजर र त्यो बाहिरबाट फेरि एउटा त्यो के भन्छ बुनेको एउटा त्यो ज्याकेट जस्तो हुन्छ कि मतलब कोट जस्तो हुन्छ तपाईँलाई डल्लै चाहिएको हो कि खालि त्यो सेटै चाहिएको हजुर क कुन कुन भन्नुभयो तपाईँले सेटमा तामाङको फिमेल तामाङको फिमेल चाहिँ यस्तो हुन्छ तपाईँको कि पाङ्देन चाहिन्छ कि बिना पाङ्देनको चाहिन्छ बिना पाङ्देन हुन्छ फेरि बिना पाङ्देन तपाईँको तामाङ ड्रेस इनकम्प्लिट हुन्छ नि प्रायःले चाहिँ अब नाच्नुको लागि भनेर चाहिँ अब जस्तै तपाईँको त नाच्नु मात्रै त होइन प्रायःजस्तो फेरि पाङ्देन बिनाकै माग्छन् त त्यो नाच्नु लागि मात्रै अब एकछिन् स्टेजमा होइन तर डल्लै अँट्याएरै रिप्रेजेन्ट गर्नु हो र अँट्याएरै देखाउनु डल्लै ट्रेडिसनल अब एउटा देखाउनु हो भने चाहिँ तपाईँले डल्लै लगेको चाहिँ मलाई राम्रो लाग्यो पाङ्देन चाहिँ ब्याकमा लाउँछ तामाङहरूको कि त्यो त तामाङ ड्रेसको पाङ्देनसँगै त्यसमा एउटा के भन्छ छुबा हुन्छ छुबा यो डल्लै त्यो लाउने प्लस तपाईँको पाङ्देनसँगै हुन्छ है एउटा लेप्चाको एउटा तामाङको अर्को कुन चाहिँ भन्यो तपाईँले

हजुर हजुर सेर्पाको पनि छ सिमिलर नै हुन्छ जस्तो अब तामाङको अलिकति अ अलिक छुबा छुबै हो लाउनुपर्ने त बक्खु टाइपको हुन्छ तामाङको पनि सेर्पाको त बक्खु नै भइगयो अनि टिबिटेन पनि त्यस्तै खालके छ हो हुन्छ म तपाईँलाई तपाईँको मेलिङ एड्रेस कहाँनिर हो कहाँनिर पठाउनुपर्छ त्यो एड्रेस चाहिँ मलाई लेखेर पठाइदिनोस् न म पठाइदिन्छु कि अनि तपाईँले जिपे हजुर हजुर कलर अब हुन्छन् त जस्तो डिस्प्लेमा भएको एक्जेक्ट कलर अब तपाईँले कलरहरूको त्यो अनलाइन प्रडक्ट तपाईँले हाल्नुभएको छ भने होइन कुन चाहिँ कलरको चाहिएको कस्तो चाहिएको त्यो हुन्छ जस्तो अब हामीले प्रायःजस्तो अब छुबा राख्दाखेरि त्यो तामाङ ड्रेस सेर्पा ड्रेसहरू राख्दाखेरि अब निलोमा छ रातोमा छ होइन खुचेन भन्ने एउटा मेटेरियल हुन्छ कि त्यो मेटेरियल एकदम राम्रो खालके मेटेरियल हो फेरि हाम्रो खुच्चेन हो अलिक इक्सपेन्सिभ पनि पर्छ किनभने त्यो साइन हुन्छ त्यो मेटेरियल खुच्चेन भन्छ कि त्यो खुच्चेनको चाहिँ प्रायः हामीले छुबा राखेको छौँ होइन अनि त्यसमा रेड भयो ब्लु भयो है यो रेड ब्लु अन्त एउटा पिङ्क कलर पिच कलर हुन्छ कि त्यो पिच कलरको पनि राम्रो देख्छ अब लगाउनेलाई चाहिँ हामी त अब कसैले अब ब्राइडल खालके गर्छ भने पनि त्यो अँट्याएर हामीले तामाङहरूको बिहा छ भने हामी त्यसरी उनीहरूलाई त्यो पाराले पनि रेकोमेन्ड गर्छौँ यसरी यो खालको यो खालके कलर लगाउनुहोस् भनेर हो तपाईँले अब तपाईँले चाहिँ फङ्क्सनको लागि भन्नुहुँदैछ र पनि कलर्जहरू यही छ तपाईँले कलर्सहरू चुज गर्नुहोस् हामी पठाइदिन्छु ल तपाईँ आउनुहोस् न आउनुहोस् न ल डेफिनेट्ली आउनुहोस् तपाईँले हेर्नुभयो पनि अझै राम्रो हुन्छ ल आफै आएर हेर्नु हुन्छ थ्याङ्क्यु